मेरो गाउँको नाम चाहिँ मिरिक महकुमा अन्तर्गत नोल डाँढा जो मिरिकदेखि पन्ध्र किलोमिटर तल पर्छ र मेरो गाउँमा चाहिँ एउटा प्राथमिक पाठशाला छ जस जुन पाठशालाको नाम चाहिँ नोल डाँडा प्राथमिक पाठशाला भन्ने गरिन्छ र त्यो पाठशालामा शौचालीय शौचालय पिउने पानी पुस्तक डेस्क चाहिँ सबै उपलब्ध छ सबैको सुविस्ता छ जुन कुरोहरूले चाहिँ नानीहरूले त्यहाँ पढ्ने विधार्थीहरूले चाहिँ उपभोग गर्न सकिरहेका छन्